दार्जिलिङ क्षेत्रमा चाहिँ सामाजिक तथा सांस्कृतिक परम्परा चाहिँ धेरै नै छ सांस्कृतिक भनिसकेपछि एकदमै दार्जिलिङ क्षेत्रमा दौरा सुरुवाल लगाएर नु गुन्युचोलो लगाएर एकदमै कुनै पनि चाडपर्वमा अघि आइरहेका हुन्छन् उहाँहरूले एकदम आफ्नो सांस्कृतिक वेशभूषा चाहिँ जोगाएर राखेको छ त्यसरी नै दार्जिलिङ क्षेत्रमा

स्थानीय बासीहरूले जुन चाहिँ आफ्नो संस्कृति बचाउनलाई आफ्नो भाषा साहित्यलाई आफ्नो रीतिरिवाज सपप सम्पूर्णलाई नै समेटिरहेका हुन्छन्